आन्टी तपाईँलाई फोनहरू चाहिएको छ दोकानबट बोलेको हो कि म हजुर हजुर फोनहरू छ कि मेरोमा अहिले रेडमीको छ एमआईको छ अनि त ओप्पोको छ स्याम्सङको छ हो त्यै दस जतिको स्टार्टिङ छ बिस हजारसमन छ तपाईँलाई कति कति रेन्जमा चाहिएको थियो कुन्नि दस हजारसम्मको हजुर छ के दोकानमा तपाईँलाई म व्हाट्सेपतिर फोटो फोटोहरू पठाइदिई त राख्छु राख्छु नि त हो नम्बर पनि छ मेरोमा तपाईँ हेरेर भन्नुहोस् न हो कलरहरू कुन चाहिँ कुन चाहिँ हो भनिराख्नुहोस् न मलाई हुन्छ यो तपाईँलाई कतिसम्म चाहिएको उ यो रेमहरू जिबीहरू फोर जिबी छ सिक्स जिबी छ एट जिबी छ फोर जिबीको है तपाईँलाई कति चाहिएको रेन्ज चाहिँ दस पन्ध्र हजारसम्मको है कुन चाहिँ कुन चाहिँ वाला कम्पनीको तपाईँलाई स्याम्सङहरू छ रेडमी छ एमआईको छ हजुर यो जियोको फोन जियोको अहिले त बन्द ऊ भयो त बन्द छ कि सानोवाला किपेडमा मात्रै हुन्छ हो स्मार्टमा चाहिँ ठुल्ठुलो फोनहरू छ स्याम्सङको तपाईँको घर चाहिँ कहाँनेरि हो हिलसाइडमा हो म यहाँनेरि दोकानमा थिएँ कि आएर सक्नुहुन्छ भने हेर्दा नि हुन्छ दोकानमा हो एभाएलेबल छ पसलहरू अफरहरू छ अहिले टेन पर्सेन्ट लेस छ के अहिले प्रोडक्टमा स्यामसङमा मात्रै अरूमा चाहिँ अलिकिति जे योमा जे छ त्यही नै छ स्याम्सङतिर चाहिँ अलिकिति रेटहरू कम्ती कम्ती छ डिस्काउन्ट त भइहाल्छ नि तपाईँलाई हो लिनुहोस् न पहिला पनि लिनुभएको है यहीँबाट हजुर हजुर छ नि अफरहरू छ लिनुहोस् न राम्रो राम्रो छ नाम पनि अरू छ फेरि अब हो एउटा ऊ यसको नयाँ फोन हो अरू छ अहिले एप्पलको कि फिफ्टिन त्यो पनि छ त्यो चाहिँ अलिक कस्टली नै हो हजुर त्यो त उसमा भइहाल्छ इएमआईतिर इन्ट्रेस्टमा नि मिली मिलिहाल्छ नि केही पनि छैन हेर्नुस् न म तपाईँलाई ह्वाट्सएपमा पठाइदिइराख्छु नि त कि फोटोहरू कति फोर जिबी सिक्स जिबी रेमको छ तपाईँ चुज गर्नुहोस् न ह्वाट्सएपबाट तपाईँको य यसमै छ नि व्हाट्सेपको नम्बर हुन्छ हुन्छ म पठाइदिइराख्छु नि तपाईँलाई

मेरो पहिला पहिलाकै जग्गामा छ त हजुर त्यहीँ छ त पहिलाकै ठाउँमा कि आइकिन हेर्नु नि भाइहरू छ हो काम ऊ यो गर्ने हजुर दामहरू त भइहाल्छ नि मिलिहाल्छ दाम त